हेलो आन्टी ए मेरो कोलेजको प्रोजेक्ट थियो कि एग्रिकल्चरबाट तपाईँलाई धान यो कोदोहरू रोप्नेमा केही आइडिया छ होला भनेर मैले कल गरेको थिएँ कि यो धान चाहिँ कसरी रोप्नुपर्छ होला कुन टाइममा हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर कोदो पनि सेम नै हो हजुर हजुर हजुर हजुर हजुर

हजुर ए पाक्नु चाहिँ कुन चाहिँ टाइममा पाक्छ होला यो दुईवटा धान र कोदो

ए अनि अलैँची चाहिँ कसरी रोप्नुपर्छ होला

हजुर हजुर

ए अनि अदुवा हजुर ए हुन्छ थ्याङ्क्यु आन्टी